हेलो ए त्यो तपाईँले भन्नु हुन्थ्यो पनि तपाईँको कोच एक्स कोच बोल्नु भएको है ए तपाईँ तपाईँ तपाईँ के के सिकाउनु हुन्छ तपाईँ पहिला स्पिकरबाट हटाउनु त मेरो मेरो स्वर म सुन्दैछु ए दादा बोलेको हजुर

हो त ए होइन है अब के कोच हुन्छ भनेर त्यसको लागि तपाईँको के के विचार छ भनेर पनि हजुर हजुर हुन्छ

हुन्छ सक्यो हुन्छ म अब त्यो ग्रुपमा एड गर्नु गयो भन्दा त्यसमा भन्दा सोद्धा भई जान्छ नि हुन्छ राख्छु हुन्छ हुन्छ